पश्चिम बङ्गालको स्कुलहरू शिक्षाहरू राम्रो छ इङ्लिस पनि हुन्छ नेपालीको शब्द पनि हुन्छ हिन्दी पनि हुन्छ बाङ्गला पनि हुन्छ सबै शब्दहरू हुन्छ यहाँको शिक्षा राम्रो छ र त यहाँ हाई स्कुल पढ्छन् प्राइमरी स्कुलमा पनि हुन्छ सबैतिर हिन्दी इङ्लिस बाङ्ग्ला यता सबै हुन्छ त्यहाँनिर पढ्छन नानीहरू हाम्रो नानीहरू खै कसलाई के गर्छन् खै के गर्छन् यसरी नानीहरू पढ्दै जान्छन् शिक्षाहरू हुँदै जान्छन् शिक्षा चाहिँ हाम्रो मतलब अब त्यही हो गुरुहरूले सिकाउँछन् नानीहरूले सिक्छन् त्यस्तै सि सिकेपछि सि सिक्दा सिक्दै नानीहरू बढ्दै पनि जान्छन् कति नानीहरू अब कलेज पनि गर्दै गरेका हुन्छन् यस्तै हो पढ्दै यसो नि गर्दै गर्छन् स्कुलहरू हाम्रो यो पश्चिम बङ्गला बङ्गालमा चाहिँ स्कुलहरू ठिकै छ हस्पिटलहरू चाहिँ अलिक छैन हाम्रो यो पश्चिम बङ्गालमा राम्रो राम्रो हस्पिटलहरू चाहिँ छैन त्यही हो त्यति नै

नानीहरूको त्यही हो इङ्लिस नेपाली बाङ्ग्ला यसरी शिक्ष शिक्षा दिने नानीहरू चाहिँ पढ्दै गर्छन् अब नानीहरूले यसरी गुरु गुरुआमा गुरुबा गुरुहरूले चाहिँ पढाउँदै गर्छन् यसरी नै अरू चाहिँ बिहान बेलुकै नै अब स्कुल घरमा पढाइ यस्तैहरू हुन्छ ट्युसनहरू हुन्छ पश्चिम बङ्गालको स्कुलहरू राम्रै छ त्यस्तो आउने है अब पश्चिम बङ्गालतिर यसो पश्चिम बङ्गालको प्राइमरी स्कुलहरू हिन्दी हाई स्कुलहरू बङ्ग्ला स्कुलहरू हिन्दी इङ्लिस सबै स्कुलहरू बाङ्ग्लाहरू हाम्रो शिक्षै दिएको यस विषयमा अब पढ्दैछन् पढ्दैछन् गर्दैछन् जाँदैछन् पढेर कोही माथि चढी गइसके कोही तलै छन् यसरी पढिराखेका छन् हाम्रो पश्चिम बङ्गालको स्कुलहरूमा